हेलो ए लु भन्नुहोस्

हालखबर ठिकै छ नि अब पिकनिकको टाइम भयो पिकनिक जानुपर्ने के कसो छ हौ जानुहुन्छ होइन धेरै त जानु भएन हो धेरैमा अलिक गन्डागोल पनि के के के हाबीजाबी हुन्छ र गाडी पनि अलिक सानो सानो लैजाउँ र तपाईँको घरको परिवार र मेरो परिवार जाउँ भनेको नि यसो गजलडुब्बा हेर्नु पनि हुने घुम्नु पनि हुने हो त्यो नयाँ नयाँ बनाएको पुलहरू साह्रै गइएको छैन र त्यहाँनिर यसो घुम् घुमफिर पनि गरौँ पिकनिक पनि खाउँ एउटा मजा गरौँ र फर्केर आउँ भनेर नि के कसो छ हौ अँ उम् उम् उम् उम् उम् खानेको अँ चिरिपसिरिप अँ अँ त्यो त बनाएर यसो गर्नुपर्छ होला हौ तपाईँको वहाँनिर चाहिँ नबनाएर नि घरबाट नै रेडिमेट बनाएर लानुपर्छ होला हौ अँ किनभनेदेखिलाई वहाँनिर कहाँ त्यो आगो जोतिबस्ने के के गरिबस्ने हो काटकुट अनेक किसिम घरबाट एकदम फिट बनाएर लग्यो भनेदेखिलाई वहाँनिर बसेर टक टक टक टक टाइममा खायोओर्यो हो त्यो प्रकारले गर्नुपर्छ त्यसो त्यसलाई अलिक घुम्ने समय पनि पाउँछन् त त्यहाँनिर उम् बनाउनु थाल्यो अँ घुम् बनाउनु थाल्यो भने त टाइम त्यसैमा बर्बाद हुन्छ र घुम्ने टाइम पाउँछ र त्यो प्रकार गरौँ भनेको नि उम् अच्छा उम् सब्जीटब्जी त त्यो आलु पराठा हुन्छ हो आलुको बनाउँ आलु अरू हरियो परियो सब्जीहरू अलिक लगाउँ अलि मिट लगाउँ हो मिटमा अलिकति ब्रोइलर लगाउँ होला हौ अहिले त चल्ती त्यही छ होइन उम् त्यही लगाउँ अँ त्यही लगाउँ सबैसँग चल्छ सबैसँग मिल्ने कुरो त्यही हो र त्यो प्रकारले जाउँ अलिक चिरिप पनि बोक्ने बिचार छ क्याउ साथीको अँ अलिअलि लैजाउँ तर हामी मात्रै है ड्राइभरलाई त दिनुहुँदैन ड्राइभर चाहिँ को लैजाउँ गाडी उम् होइन हौ यहाँ माथि ठिक छौ होइन यहाँ माथि माथि त्यो क्या त त्यो हुचिङ्ग माइला भन्छ नि याडिप उम् उसले रम रमरक्सी खाँदैन भन्थ्यो सुनेको थियौँ खै कुनि गाडी त सानो छ मारुती भ्यान हो कोनि त्यो कसले चाहिँ खाँदैन अलिक ठुलो गाडी भएको नभए बोलेरोसुलेरोसम्म लानुहुने थियो अलिक नखाने नखाने ड्राइभरलाई चाहिँ चुन्नुपर्छ है ल नखाने ड्राइभर अँ त्यसरी गरौँ अन्त यसो घुमफिर गर्नु पनि हुने हो यो समयअनुसार त हो सधैँ त कहाँ पाइन्छ र त होइन र उम् समयमा हामीहरू घुमफिर गऱ्यौँ यसो पिकनिकसिकनिक पनि गऱ्यौँ एउटा मोजमजा यो चाहिँ एउटा पछिसम्म एउटा सम्झना हुन्छ नि त उम् उम् त्यही अँ त्यही गरौँ भनेर नि तपाईँसँग यसो सरसल्लाह गरेको नि उम् उम् उम् जाउँ जाउँ जाउँ एकपल्ट जाउँ अब कहिले चाहिँ जानु सन्डे पार्नुपर्छ होला हौ होइन अँ अँ अँ अँ पैसा उठाउनु पऱ्यो अँ अँ कति कति पैसा पर्ने हो अँ सौदा गर्ने पैसाहरू गाडी भाडाहरू सबै कुरो ठिकठाक पार्नु पऱ्यो नि त ए हुन्छ हुन्छ अँ हुन्छ हुन्छ सल्लाह गरौँ न सल्लाह गरेर जाउँ अँ एकपल्ट घुमी राखौँ डुली राखौँ नमरे बाचे दैबले साचे भने जस्तो नि ए हुन्छ हुन्छ हुन्छ